मैले दिदीको बगैँचामा अथवा सानो कोठेबारीमा उहाँलाई सल्लाह दिएँ कि मकैको बिजनहरू पनि लगाऊँ दिदी त्यसैले मकैको बोटहरू लगाएर मैले दिदीलाई धेरै सहयोग पुऱ्याएँ मल जल गर्न मल हालीकन उहाँलाई यसरी रोप्नु पर्छ भनेर त्यो खनेर रोपेर उहाँलाई धेरै उहाँको सहयोग गरेँ सहयोग पुऱ्याएँ र दिदीलाई धेरै दिदी पनि धेरै खुसी हुनु भयो उनीहरू साह्रै खुसी भएको देखेर मलाई धेरै राम्रो लाग्यो धेरै म मेरो पनि मन खुसी भयो र मैले उहाँलाई भने दिदी मल छैन भने पनि मल लगेर हाम्रो बारीबाट मल लगेर हाल्नु होस् अनि यो बोट बिरुवाहरू लगाउनु होस् भनीकन यस्तै सल्लाहरू दिएँ